र मेरो घर परिवार चाहिँ जम्मा गरि मिसेस नानी फुपू बाबा भाइ बुहारी छौँ र साथीहरूको बारेमा बताउनु पर्दा चाहिँ मिल्दो साथीहरू चाहिँ जस्तै हाम्रो नविन विशाल योगेस जोन ब्लोन सबै अब